हलो मो तानिया सिङ्ग बोलेको यो ग्लेनेरिस रेस्टुरेन्ट हो ए आजु गान्धी जयन्ती रैस तेसैले आज ग्लेनेरिस खुल्ला छ कि छैन ए तेसो भए तपाईँले मङ्गलपुरी निबिदिता ग्राममा अर्डर गर्नु डेलिबेरी गर्दिनु सक्नुहुन्छ ए तेसो भा मलाई दुई प्लेट ममु र दुई प्लेट चौमिन अर्डर गरिदिनुहुन्छ